माछा चाहिँ मानिसहरूले चाहिँ प्रायःसम्म धेरै मार्ने गर्छ है कत्ति प्रजातिहरू मार्ने गर्छ खान्छन् कति पा पाल्छ्न् पनि माछाहरू अन्त फेरि माछाहरू मार्नको लागि चाहिँ करेन्टहरू युज गर्छ है करेन्टहरू युज गरेर माछाहरू मार्ने गर्छ कत्ति कत्तिवटा माछाहरू मर्ने गर्छन् किनकि हाम्रो जी हामी जी हामी जिउनुको लागि चाहिँ अब माछा पनि एउटा चाहिँ हाम्रो हाम्रो लाइफस्टाइलमा चाहिँ बहुमूल्य भूमिका माछाको पनि अब हामी माछा हामी माछाबिना बाँच्न सक्दिनौँ माछा हामीबिना बाँच्न सक्दैन हामी पनि माछालाई खान्छौँ अन्त माछा माछाबिना पनि हामी केही बाँच्न सक्दिनौँ अन्त फेरि त्यही भएर चाहिँ माछा चाहिँ हाम्रो निम्ति चाहिँ एउटा बहुमूल्य कुरो हो माछालाई पनि हामीले जोगाउनुपर्ने हुन्छ अन्त फेरि कतिजनाले माछा माछा मार्छ भनेर पानीतिर पोइजनहरू हालिदिन्छ पानीहरू पानीहरू अब पोइजनस भएर को कति जनावरहरूले पनि पिउँछन् कत्ति जनावरहरू पिएर त्यहाँबाट मर्छन् अन्त फेरि हाम्रो एउटा अब एउटा एउटा कुरोले गर्दा चाहिँ सबै अब संसारभरि है त्यो प्रदूषण फैलिइरहेको हुन्छ क्या अन्त फेरि माछालाई चाहिँ हामीले जोगाउनुपर्छ यहाँ माछा मात्रै होइन सबै कुरो चाहिँ हामीले जोगाउनुपर्ने हुन्छ अब माछा हामी अब खान्छौँ अब सही रूपमा सही अब सही प्रकारले हामीले माछा मारेर खायौँ भने अब जालहरू हालेर माछाहरू पक्रेर अन्त फेरि यस्तो करेन्टहरूको चाहिँ हामीले केही युज नगरौँ अन्त करेन्टहरूले प्रायः जति सबै सम्पूर्ण माछाहरू मर्ने गर्छ अब कोही जनावरहरू छ भने पनि करेन्टहरू लागेर मर्ने गर्छ करेन्टहरू चाहिँ एकदमै नराम्रो कुरो हो करेन्टहरू चाहिँ हाल्नुहुँदैन पानीभित्र फैलिएर जान्छ क्या फैलिएर गएर चाहिँ सबै अब जति पानी छ त्यत्ति त फैलिन्छ नि करेन्ट पनि अब फैलिएर चाहिँ सबै कुरो मारिदिन्छ अब उम्लिँदै गरेको पानीभित्र उम्लिँदै गरेको त्यो कुरोहरू पनि मर्छ अन्त फेरि पोइजनले मान्छेहरू मान्छे इभन मान्छेहरूलाई पनि प्रदूषण गर्छ मान्छेहरूलाई पनि बिमार पार्छ पोइजनहरूले त्यही पानीहरू को कसले खाने होला नुहाउँछ होला एलर्जी निस्किन्छ आफ्नो स्किनमा कतिजनाको स्किन पोल्छ कतिजना के के उत्यो हुन्छ अन्त फेरि हामीले चाहिँ अब पानीलाई पनि अब हामीले चाहिँ जोगाउनुपर्ने हुन्छ पानी प्रदूषित प्रदूषित चाहिँ गर्नुभएन पानीलाई चाहिँ हामीले एकदम शुद्ध राख्नुपर्यो कत्ति प्लास्टिकहरू फ्याँक्छ कत्ति अब कचराहरू को को कत्तिजनाले मैले पनि देखेको छु आफ्नो घा घरको साइडमा खोला छ त्यहाँ पनि मैले देखेको छु कत्तिजनाले अब पानीहरू फ्याँकेर मैलै पारिदिएर होइन अब एउटा सफा पानी छ भने पनि त्यसमा पा मैलाहरू फ्यालिदिएर प्रदू प्रदूषित पारिदिई रहेको हुन्छ त्यस्तो चाहिँ हामीले गर्नुभएन हामीले पानीलाई पनि जोगाउनुपर्ने हुन्छ पानी पनि एउटा हाम्रो जीवनको एउटा हाम्रो बाँच्ने कारण हो पानी पनि हामी पानीबिना पनि हामी केही पनि छैनौँ हामीलाई तिर्खा लाग्छ हामी पिउँछौँ हाम्रो जी हाम्रो जिउमा सेभेन्टी पर्सेन्ट चाहिँ पानी नै हुन्छ होइन त्यही भएर चाहिँ हामीले पानीलाई चाहिँ प्रदूर प्रदूर्षित चाहिँ नगरौँ जत्तिसक्दो हामी चाहिँ जोगाउनुपर्छ पानीलाई हामीले जोगाएको छौँ भने चाहिँ त्यो चाहिँ राम्रो कुरो हो पानी चाहिँ हाम्रो चाहिँ जीवनको लागि चाहिँ धेरै बहुमूल्य हो कत्ति मान्छेहरू ए कत्ति माछाहरू पनि मर्छ मान्छेहरू पनि मर्छ मान्छेहरूलाई अब त्यो पानी खाएर कत्ति बिमार पनि हुन्छ एलेर्जिक रिएक्सन हुन्छ कत्ति मान्छेहरू पनि मरिरहेको छ अझै त्यो त्यस कारणले चाहिँ हामीले चाहिँ यो माछाहरूलाई पनि बचाउनुपर्ने हुन्छ अनि मानिसहरूलाई पनि बचाउनुपर्छ पानीलाई पनि बचाउनुपर्ने हुन्छ हामीले यो नेचरको कुरालाई चाहिँ कहिले पनि हामीले बिच्काउनु चाहिँ हुँदैन रहेछ क्या हामीले बिच्कायौँ कि पछि होस् हामीले बिच्काउनु चाहिँ हुँदैन रहेछ अब जस्तो छ जस्तो छ तर हामीले चाहिँ मैला चाहिँ पारिदिनु हुँदैन रहेछ मैला पार्यौँ अरे अझै त्यसको रिजल्ट चाहिँ आफ्नै नानीहरू आफ्नै माथि आफ्नै पत्नी आफ्नै छोरा छोरी आफ्नै गाउँको भाइ साथीभाइहरूमा देखिरहेको हुन्छौँ कत्ति डेङ्गुहरू निस्किन्छ कत्ति मलेरिया कत्ति बिमारहरू हुन्छ कत्ति मान्छेहरू मर्छ त्यही पानी प्रदूषित गरेको कारणले कत्ति मैलाहरू पारिदिन्छौँ कत्तिजनाले त्यही पानीमै अब के के मैलाहरू फालेर के के प्रदूर्षित पारिरहेको हुन्छ